हाम्रो नेपाली भाषा चाहिँ एकदम अहिले भएर गएको छ जस्तो अब भानु कथाहरू लेख्न होइन भानुभक्त गर्नु प्रोग्रामहरू गर्नु अन्त त्यहाँबाट नेपाली साहित्यकारले साहित्य लेख्नु थुप्रो यस्तो जिनिसहरू थुप्रो छ हो अन्त नेपाली चाहिँ एकदम अगाडि बढेर गएको छ अहिले यस्तो उयसमा हो अन्त विकास चाहिँ भइरहेछ अब नेपालीहरूको यति उयो गरेर